हेलो हजुर हजुर भन्नु होस् होइन तपाईँले के के मगाउनु भएको थियो होइन के मगाउनु भएको थियो तपाईँले हजुर हजुर होइन ममहरू त हामी त एकदम फ्रेस नै बनाउछौँ तपाईँले त्यसरी उयोहरू नगरिदिनु होस् है हामी हजुर तपाईँले अब त्यो मगाउनु भएको थियो तपाईँलाई राम्रो लागेन तपाईँलाई अब दोबारा आउनु भयो भने तपाईँ हेर्नु होस् चेक गर्न सक्नु हुन्छ हामी फ्रेस बनाएर फ्रेस बिक्री गर्छौँ तपाईँले त्यसरी कम्प्लेन गर्नु त नहुने पर्ने थियो त्यो डिस्टर्भ खानाहरू त हामीले गर्दैनौँ त्यहाँनेर हुन् हुन्छ अब तपाईँले त्यो हजुर हुन्छ सरी सरी तपाईँहरू खानाहरू तपाईँलाई टेस्टी लागेन होला राम्रो लागेन होला हाम्रो त्यो काम गर्ने केटाहरू पनि अलिक उयो नै गरिदियो होला हुनु चाहिँ है हुन्छ तपाईँ अब कस्तो भयो जे भयो सरी तपाईँलाई हुन्छ सरी सरी तपाईँ हुन्छ हुन्छ सरी म दोबारा आउनु होस् चेक गर्छु म भोलि गएर हेर्छु चेक गर्छु तपाईँ हुन् हुन्छ हुन्छ भोलि आउनु होस् भोलि हामी भेटौँ उहीँनेर है हाम्रो केटाहरूको कस्तो काम गर्दो रहेछ होइन तपाईँको खाना डिस्टर्भ भएछ सरी एकदम सरी